दिदी मैले नि फ्लिपकार्टबाट कुर्ती मगाएको थिएँ कि राम्रो आउँदो रहेछ हो कलरहरू साइजहरू मैले हेरेँ राम्रो हुँदो रहेछ तिमी पनि मगाउने मगाउने हो भने भन्नु नि म उनीहरूको नम्बरहरू दिन्छु अन्त तपाईँले नि मगाउनुहोस् राम्रो हुन्छ मोटीहरूलाई झन् राम्रो आउँछ अब यो कुर्तीहरू तपाईँ पनि मगाउनु हुने म पनि मगाउँछु फेरि पनि मगाउँछु फेरि पनि मगाउनु पऱ्यो राम्रो आउँदै रहेछ तपाईँ नि मगाउनुहोस् ल दिदी राम्रो भएको तर त्यो एउटै सेम कलर चाहिँ मगाउनु हुँदैन है दुईजनाले अलग अलग कलर मगाउनु पर्छ मलाई भन्नुहोस् ल मगाउने बेलामा म तपाईँलाई मगाइदिन्छु नि तपाईँ र म सँगै मगाउँ ल राम्रो हुँदो रहेछ हो अनलाइनको सामानहरू तपाईँले पनि मगाउनुहोस् त्यस्तो मगाउनु भयो भने मलाई भन्नुहोस् दुईजना सँगै मगाउँ न ल पै पैसा पनि अलिक कम्ती पर्छ उयो पनि हुन्छ तपाईँले भन्नुहोस् अन्त मगाउँ न ल दिदी तपाईँ कहिले उयो गर्नुहुन्छ मलाई यता फोन गर्नुहोस् त्यहाँदेखि चाहिँ म तपाईँलाई भन्छु अन्त हामी दुईजना सँगै मगाउँ यहीँ आइ त हाल्छ दस माइलमै सँगै मगाउँ न ल